भएको तपाईँ

ए हुन्छ

हजुर कहाँ सिकाउनु हुन्छ कुन चाहिँ जग्गामा हजुर कहाँनिर सिकाउनु हुन्छ होला

ए हजुर त्यहीँ सिकाउनुहुन्छ ए हजुर

ए अन्त कति बजीदेखि सिकाउनुहुन्छ म त स्कुल जान्छु स्याटर्डे र सन्डेमात्र फ्री हुन्छ ए कति कति बजेदेखि ए अच्छा के के सिकाउनुहुन्छ

ए

हजुर मैले गिटार सिकौँ भनेको ए हजुर कति होला म एचएल दिक्षीत रोड

ए हजुर मिलाइदिनुहुन्छ

तपाईँ भन्नुहोस् न त्यो त हामी ए हजुर हुन्छ

हजुर हुन्छ